हेलो तपाईँ टिकिला आजी बोल्नुभएको हो हजुर म चाहिँ यहाँ ट्र्याकिङ गर्नुको लागि आएको थिएँ कि टाइगर हिल हजुर अन्त यहाँ के अब हाइकिङ गर्नुको लागि त्यति त म यति जग्गाहरू चिन्दिनँ कि तपाईँलाई थाहा छ भने तपाईँले मलाई हेल्प गरिदिनुहुन्छ त्यो हाइकिङको लागि चाहिँ टाइगर हिलमा कति टाइम लाग्छ

टाइगर हिल त भयो कि अरू अरू पनि कुनै जग्गाहरू छ हजुर हजुर ए अन्त खानुको लागि खानाहरूको लागि के सुविस्ताहरू छ बस्नुहरू जग्गाहरूको लागि हजुर ए हजुर अन्त तपाईँ कति बजी हिँड्नु लाग्छ कति बजी हिँड्नु लाग्छ यो हाइकिङको लागि हजुर म भन्यो भने आठ बजीतिर निस्किन्छु होला किनभने हजुर अनि दार्जिलिङमा पुरा ट्र्याफिक हुन्छ हरे कि अन्त चाहिँ म छिटै हुन्छ अन्त कि बेलुकातिर अब फर्किँदाखेरि चाहिँ ट्याक्सीहरू त पाउँछ होला नि हजुर अन्त यहाँ केही अब अब केइ एक्सिडेन्टहरू भयो भने हस्पिटलहरू छेउछाउतिर छ अन्त हाङकिङ गर्नुको लागि नि सनसेटहरू हेर्नुको लागि कति कति बेलातिरसम्म बस्नुपर्छ होला हजुर हुन्छ अन्त के भन्छ तपाईँ कति अमाउन्ट लिनुहुन्छ ए हुन्छ हुन्छ हजुर अन्त म कालिम्पोङबाट आएको कि अन्त हजुर अन्त के पो भन्छ म भोलि निस्किन्छु कि अन्त तपाईँ कल गर्नु गर्नुहोस् ल मो आउँछु हजुर यसमै छ इङसङ तामाङ छ कि त्यसमा हेर्नुहोस् नि ल हुन्छ म त्यतिबेला म त्यहाँ गाडी राख्नेहरू जग्गाहरूतिर बसिरहेको हुन्छु तपाईँलाई देख्यो भने मलाई बोलाउनुहोस् नि हुन्छ हुन्छ राखेँ ल